हेलो ए तपाईँ ड्राइभर दिदी बोल्नु भएको हो ए मलाई दार्जिलिङ घुम्नु आउँ भनेको थिएँ कि त्यहाँको अब अहिले वातावरणहरू कस्तो छ होला है अहिले आउँदाखेरि हुन्छ होला हजुर हजुर ए हजुर ए त्यही त अब अहिलेको वेदर कस्तो छ हो अब यसो सोधिखोजी गरेर नै जाउँ भनेर नि अब आएपछि घुम्नु मन लाग्छ अब घुम्नु त मन लाग्छ नि के गर्नु हो पहिला अब सोधिखोजी गरेर कस्तो छ असुबिस्ता छ कि छैन सुबिस्ता छ कि छैन भनेर नि तपाईँसँग यसो सल्लाह गरेको थिएँ कि फोन गरेको थिएँ हजुर हजुर ए ठिकै छ नि त अब बाटोघाटो जस्तो भए पनि अब घुम्नु पर्यो हो यसो अब तपाईँलाई म फोन गर्छु नि है कहिले जाने हो हामी होइन कति बेला निस्किने हो हो यसो घरमा सल्लाह गरेर चाहिँ अब तपाईँलाई भन्छु नि है हजुर हुन्छ हुन्छ मैले तपाईँलाई फोन गर्छु नि है हुन्छ हवस्